हेलो श्रीजित अस्ति मैले एउटा दुई तारिख नयाँ लाभा फोन किनेको कि मलाई मन परेको र त्यसमा पुरा ब्याट्री पनि टिक्ने र मेमोरी सेमोरि क्यामेरा सब भएको राम्रो रहेछ र तिमी पनि लिन्छौ भने मलाई भन है बजारमा म मिलाइदिन्छु